अहिले त अब शिक्षाको त्यस्तो बेसी समस्या छैन सबैतिर नै नजिक नजिकमै स्कुलहरू छ तर पनि कतिवटा दुर्गम गाउँहरूबाट अहिले पनि नानीहरू आउँछन् त्यो चाहिँ आर्थिक अभावको कारणले गर्दाखेरि उनीहरूको स्कुल आउँछन् स्कुलमा धेरै लामो बस्नु सक्दैनन् ड्रप आउट हुन्छन् र उनीहरू नियमित रूपमा आउनु जानुको लागि व्यवस्था पनि छैन गाडीहरू हुँदैन कतिवटा त ठाउँमा अझै पनि यस्तो छ हाम्रै स्कुलमा पनि मैले पढाउने स्कुलमा पनि नानीहरू खोला तरेर आउँछन् अब बर्खामा त उनीहरू आउनु पनि सक्दैनन् उनीहरूमा एकदम त्यहाँ गाडी पनि जादैन त्यो ठाउँमा सडकको यातायातको सुविधाहरू छैन अब यो सबै चिजहरू अहिले पनि अब वस्तुगत आधार अहिले पनि जीवितै छ त्यस्तो खालको समस्याको उयोहरू त्यसले गर्दाखेरि मुख्य रूपमा चाहिँ जुन सम्पर्क सम्पर्क छ जुन सडक सम्पर्क छ त्यो सडक सम्पर्क चाहिँ हरेक गाउँलाई चाहिँ सडक सम्पर्क बस्ती गाउँबस्ती हरेक ठाउँलाई चाहिँ सडक सम्पर्कमा जोड्यो भने चाहिँ त्यो चाहिँ नानीहरूको लागि सधैँ नै सुविधा हुन्छ ड्रप आउट हुने चान्सेस चाहिँ कम्ती हुन्छ